हाम्रो जिल्लामा स्वास्थ्य सेवा सामाजिक सहयोग र मर्यादाहरूको सद्भावनाहरूमा पाकाहरूले मेन चुनौती उनीहरूको के हो भनेदेखिको यहाँनिर विशेष कुरा यहाँनिर चाहिँ ओल्ड एज होमहरू छैन जस्तो कि वृद्ध आमाबाबाहरूले पाउने जुन चाहिँ फेसिलिटिसहरू थियो त्योहरू केही पनि पाउँदैन उनीहरूले र पहिल्यै यहाँनिर दबाईहरू दिन्थे हस्पिटलमा त्यो हस्पिटलमा दबाईहरू पनि केही पनि दिँदैनन् र घर घरमा गएर उनीहरूलाई सोध्ने कामहरू चाहिँ गर्छन् तर पाउनु चाहिँ उहाँहरूले केही पनि पाउँदैनन् यस्ताहरू केही पनि पाउँदैनन् र यहाँनिर त्यस्तो कुनै पनि उ त्यो छैन कुनै पनि फेसिलिटिसहरू छैन जो समाजको सेवामा गरिनुपर्ने समाजमा दिनुपर्ने केही पनि उहाँहरूले पाउनु वञ्चित छन् यी सबै कुराहरूमा हेर नपाउनुको कति यहाँ नि बुढापाकाहरूले आवाज उठाएर पनि यहाँनिर पाउनुभएको छैन अनि त्यो सब भएर चाहिँ आज यहाँनिर जिल्लामा चाहिँ एकदमै स्वास्थ्य सेवा नभएको कारणले गर्दा कत्ति यस्तै बिमारीहरू भएर प्रायः कत्तिजना मरिसकेका छन् वृद्ध वृद्ध अवस्थामा हुने केही पनि सरकारले यहाँनिर केही पनि दिनुभएको छैन